हेलो ए म यहाँ दार्जिलिङको टी लैजाउँ भनेर सोचेको थिएँ कि म चाहिँ देहरादुनबाट आएको मेरो घर चाहिँ त्यहीँ हो अनि म यहाँ दार्जिलिङको चियाको बारेमा एकदमै सुनेको थिएँ राम्रो छ अरे भनेर अनि त्यसको बारेमा केही तपाईँ भनिदिन सक्नुहुन्छ कि मलाई भनेर नि

अनि त्यहाँ अब धेरैवटा छन् भन्ने सुनेको थिएँ मैले यसो गुगलमा यसो हेर्दाखेरि पनि तर कुन चाहिँ चियापत्ती चाहिँ राम्रो होला कहाँको चाहिँ एकदमै राम्रो कुन खालको चाहिँ त्यति चाहिँ त्यो चाहिँ कता दार्जिलिङ सिटीमै हो कि ए अनि मार्केटमा लोकल मार्केटमा नकिनेर फ्याक्ट्रीमै किन्दाखेरि चाहिँ कस्तो हुन्छ होला है ए हजुर ए अनि अरू त्यही अलिक अलिक धेरै पनि कुनै फेमस एकदमै दार्जिलिङमा भएको जुन चाहिँ त्यही हामीले लानसक्छौँ अरू केही त्यस्तोहरू चियाबाहेक ए हजुर एक दुईपल्ट चाहिँ खाएको अब हामी उता बस्नेलाई त्यति थाहा नै हुँदैन

अनि दार्जिलिङको टीको चाहिँ कति जस्तो पर्छ होला प्राइस रेटहरू चाहिँ प्राइस चाहिँ थाउजन्ड जति है मकैबारीको भन्नुभयो नि तपाईँले मकैबारीको चाहिँ थाउजन्ड पर्छ अनि सबैको एउटै रेन्ज हुन्छ कि अलग अलग हुन्छ इक्वेलै हुन्छ है ए तपाईँबाट धेरै राम्रो जानकारी प्राप्त भयो मलाई किनभने अब मलाई थाहा भएको थिएन म एकदमै सोचिरहेको थिएँ कुन चाहिँ लानु के गर्नु अब थाहा हुँदैन हामीलाई होइन अनि तपाईँले मलाई ए हुन्छ हुन्छ